गाईको बाछा स्याहार्नु पर्दैन पहिला जब आमाले बच्चा दिइसक्छ तब हामी उसलाई बोरा थाङ्ना कुनै एउटा कपडा जसले पुछपाछ गर्छौँ त्यसपछि उसलाई माउको दुध दिन्छौँ होइन बिस्तारीसँग उठाइकन अनि पछि ऊ अलिकति तङ्ग्रेको जस्तो पनि हुन्छ खाए पछि उ यता उता घुम्ने खालको हुन्छ त्यहाँदेखि उसलाई अलिक माउलाई दानाहरू दिएर माउले एकदम चाट्दै बस्छ यता पल्टाउँछ उता पल्टाउँछ चाट्छ अन्त घरी उता उधिने फ्याँकेको जस्तो गर्छ कराउँछ रिस देखाएको जस्तो पनि गर्छ सायद माउलाई पनि दुखेकोले गर्दा रिस उठ्दो होला अनि उसलाई त्यो त्यस पछि दुध खुवाइ सकेपछि हामी हाम्रो कल्चरमा के छ भने उसलाई डाइरेक्ट गलामा बाँन्धौन बाछालाई खुट्टामा बाँध्छौँ दाहिने खुट्टामा बान्छ अगाडिको खुट्टामा अन्त उस त्यो बाछालाई कुनै किल्ला गाडेर त्यहाँ बाँधि राख्छौँ माउको छेउमा ता कि अरू कुनै पनि अब कुकुर स्याल त्यस्तो बाहिर जनावरहरूले दु ख नदियोस् भनेर माउको छेउमै बाँध्छौँ र टाइम टाइममा उ आफै पनि माउको दुध खान सक्छ मान्छेले नै खुवाउने जरुरी छैन चाहियो भने ऊ आफै पनि खाइहाल्छ र त्यसपछि हामी उसलाई भोलिपल्ट पनि त्यही माउसँग माउको नजिक माउलाई दाना खोलेहरू गरे पछि माउ त्यो किलादेखि फेरि खोलेर फेरि उसलाई दुध दिन्छौँ दुध आधी घण्टा एक घण्टाको जति हुन्छ दुध कति आउँछ त्यो मान्छेले अलिक दुहुन्छ त्यसलाई बिगौती भन्छ नयाँ दुधलाई बिगौती हामी पकाएर खान पनि सक्छौँ एकदम त्यहाँ प्रोटिन पाउँछ भिटामिन हो उसलाई दुई लिटर अढाई लिटर त्यो भन्दा बेसी खानु चाहिँ खुवाउनु चाहिँ उचित होइन पुरा टट्टी अडकिने जस्तो हुन्छ त्यो बाछालाई सायद डाइजेस्ट गर्नु सक्दैन होला उसले अन्त पछि सात दिनसम्म त्यसै गर्छौँ हामी हाम्रो एउटा पहिलैदेखि पिता पुर्खाहरूले गरेको एउटा सातपोके भन्छ त्यो हामी सातवटा पोका बनाउँछौँ बिहान दुहेको दुधलाई चाहिँ बिगौती उसिनेर त्यहाँदेखि हामी सिउरी राख्छौँ माथि चाहिँ अब चुलाको माथितिर गाउँ बस्तीमा यस्तै चुला हुन्छ चौका हुन्छ माटोको ढुङ्गाको त्यसको सिधा माथि एउटा त्यो नि प्रथै होला सि त्यसको खासै कारण चाहिँ के हो त्यो त्यति थाहा भएन त्यो सिउरी राख्छौँ सात दिनसम्म त्यहाँदेखि के बाछा पनि त्यो एउटा भन्ने गर्छ बुढोहरूले त्यो सातपोके बना बानउनुले चाहिँ बाछा एकदम तन्दुरस्त हुन्छ त्यो कतिवटा अब त्यहाँ अब उयोले शक्ति छ अरे त्यो सात पोके बनाउँदा चाहिँ त्यो शक्ति छ अरे त्यो शक्ति चाहिँ बाछामा त्यस प्रदान हुन्छ अरे र एकदमै तन्दुरस्त अब तगडा हुन्छ अरे त्यस्तो एउटा भन्ने चलन भन्ने छ अनि त्यो बाछालाई हामी सात दिनदेखि चाहिँ त्यो जुन चाहिँ खुट्टामा बाँधेको डोरीलाई चाहिँ हामी गलातिर गलामा बाँध्छौँ उसको घिच्रोमा त्यो दिन अब मान्छेको जस्तै एउटा नउरन पनि हुन्छ बाछाको बाछा होस् बाच्छी होस् बाछाको सात दिनमा गर्छ बाच्छीको पाँच दिनमा त्यो पछि चाहिँ एकदम हामीले त्यो ठेकीमा मही टोलनमा मही त्यो दही जमाएको हुन्छ अलिअलि गर्दै त्यसलाई पारेर घिउ निकालेर बाछालाई पनि दिन्छ त्यो चाहिँ चोखाएको अरे एकदम त्यहाँदेखि शुद्धिकरण गरेको त्यहाँदेखि ऊ एकदम चोखो हुन्छ जस्तै अब मान्छेमा पाँच सात दिनसम्म एकदम सूतक भन्छ सूतक बार्छ त्यस्तै हो बाछाको पनि अन्त चोखियो पछि चाहिँ अलिकति घिउलाई चाहिँ मुखमा हाल्दिए पछि चाहिँ ऊ एकदम शुद्ध भयो तितेपातीले छर्किन्छ हाम्रो यताको रीतिरिवाज अनुसार अन्त त्यहाँदेखि चाहिँ चोखो हुन्छ त्यहाँदेखि बाछा नि निकै हिँड्ने हुन्छ त्यहाँ त उसलाई त्यति साह्रो स्याहार्ने जरुरी पनि हुँदैन आफै दुध खान्छ आफै दगुर्छ अनि माउसँग आफै सुत्छ त्यसलाई खाली बाँध्ने हो लिएर किलामा बाँध्ने बिहान खोल्ने दुध खानु दिने त्यस्तै गरी हुर्किन्छ पाँच छ महिनासम्म त बाछा त ठुलो भइहाल्छ त्यस पछि त्यति आवश्यकता छैन उसलाई हेर्ने जति हो यस्तो जब नाभीमा कलिलो हुन्छ त्यसमा किराहरू आएर बस्छ अंश पार्छ भन्ने त्यो मात्रै हेर्नुपर्छ बाँकी उसलाई त्यति हेरिबस्ने आवश्यकता छैन र माउलाई पनि राम्रो हुन्छ अहिले हाम्रो गाउँ ठाउँमा खेती किसान गर्नेहरू गाईमै निर्भर छ एकदम सबै आय स्रोतै गाई हो मुख्य आय स्रोतै अन्त गाईबाट राम्रो इनकम पनि छ सबैले पाल्यो भने राम्रो पनि हुन्छ हामी आशा पनि गर्छौँ गाईमाथि नै भरोसा नून तेल प्याज खोर्सानी इत्यादि किन्नुको लागि पनि हामी गाईकै उस निर्भर गर्छौँ